म मेरो करियर कामको लागि त अलिकति समय पनि अलिकति टाढो भयो तरै पनि अब अहिलेसम्म यसो होमस्टेहरू यसो चलाएर गाउँ घरको यसो यताउता भाइ बहिनीहरूलाई यसो कामहरू दिएर सबैको लागि सोचेर एउटा भविष्यमा चाहिँ त्यही नै एउटा होमस्टे खोलेर बस्ने एउटा सोचेको छु